भारतमा विशेषगरि दसैँ दसैँलाई दुर्गा पूजा भनेर पनि मनाइने गरिन्छ यो विशेषगरि भारतको कलकत्ता राज्यमा अनि पश्चिम बङ्गालको राज्यभित्र मनाइने गरिन्छ एकदमै धुमधामसितले मनाइने गरिन्छ अनि पश्चिम बङ्गालभित्र पर्ने नेपाली जातिहरूले भने यसलाई बडा दसैँ को रुपमा मनाउने गरिन्छन् अनि ठुला बडाहरूकोबाट आशिर्वाद थापेर मनाउने गरिन्छन् अनि अर्को पर्व भनेको होली मनाइने गरिन्छ यो देशभरि नै व्यापक रूपमा रङ्ग विरङ्गी रङ्गहरू छरेर एकअर्कालाई प्रेम भावको प्रतिक देखाउनुको रूपले पनि मनाउने गरिन्छ अनि तेस्रो चाड सबैभन्दा धुमधामले मनाउने भनेको दिवाली जसलाई तिहारको चाड पनि भनिन्छ अनि बत्तीको चाड पनि भनिन्छ यसलाई मनाउनुको निम्ति मानिसहरूले आफ्ना घरमा दियो बत्ती बालेर चारैपट्टि झलमल्ल अज्यालो बनाएर मनाउने गरिन्छ यसलाई प्रकाशको पर्व पनि भनिन्छ अनि विशेष रूपले अर्को पर्व भने ईद जसलाई मैत्रिक चाडको रुपमा पनि मान्ने गरिन्छ यसलाई विशेषगरि मुस्लिम समुदायहरूमा एकदमै खुसीको साथमा मनाउने गरिन्छ उक्त दिन मुस्लिम दाजु भाइहरू सबैजना मस्जिदमा गएर आफ्नो ध्यान गरि सकेपश्चात आफ्ना दाजु भाइहरूसँग आशिर्वाद बाट्ने कामहरू गर्दछन् साथ साथै भारतको दक्षिण भागहरूतिर भरतनाट्यम कथक यस्ता कार्यक्रमहरू पनि आयोजना गरेर यस्तो पर्वहरू पनि मनाइने गरिन्छ अनि विशेष आसाममा भने एउटा बिहु भन्ने पर्व मनाउने गरिन्छ जसमा आदिवासी आसामिस् दिदी बहिनीहरूले वरपर आफ्नो हातेमालो गरेर वरपर घुम्दै यसको नृत्य गरेर यस पर्वलाई मनाउने गर्दछन्